मेरो आधारमा चाहिँ शिक्षा रोजगारी र सामाजिक स्थिति जुन चाहिँ दार्जिलिङ जिल्लामा चलिरहेको छ महिलाहरूको लागि यसमा चाहिँ चुनौती के के छ भन्दाखेरि अहिले पनि कुनै कुनै ठाउँमा पूर्ण शिक्षा पाइरहेको छैनन् रोजगारी त्यस्तो विकासमा भको छैन र सामाजिक स्थिति चाहिँ के छ भन्दाखेरि चाहिँ कुनै पनि ठाउँमा यसो हेर्दाखेरि चाहिँ महिलाहरूलाई हमेसा दबाउ दबाएर राखिएको र राखिरहेको छ उनीहरूले कुनै पनि डिसिसनहरू लिनु सक्दैन आफू माथि अनि सेफ्टी छैन महिलाहरूको लागि कुनै प्रटेक्सनहरू छैन त्यो कारणले चाहिँ म महिलाहरूलाई चाहिँ अलग्गै एउटा समानता होस् अनि भेदभावहरू नहोस् भनेर चाहिँ म पनि यही नै प्रार्थना गर्ने छु